अब हामीले बाइकिङहरू गर्दाखेरि अब जुन अब कतै जान हामीलाई हतार पर्छ हस्पिटल वगेरा आदि कोही बिमारहरू भएको बेलामा त्यतिखेर हामीलाई बाइकतिर जान अलिक सजिलो हुन्छ किन सजिलो हुँदैन तर हामीले छिटो पुग्नुको हतारले गर्दाखेरि हामी त्यहाँ जानुपर्छ भनेको बेलातिर अब गाडीहरू पाउनु मुस्किल छ अब गाडी टोटो वगेरा तर घरमा अब एउटा बाइकहरू छ भने अब हामीलाई सजिलो हुन्छ जानुको लागिन् त्यसमा र हामी छिटो पनि पुग्छ प्लस हामीलाई त्यहाँ सेफ्टी पनि छ अब हामीलाई त्यहाँ हेल्मेट वगेराहरू लगाएको हुन्छ हामीलाई त्यहाँ सजिलो हुन्छ जानुको लागि अनि त त्यहाँखेरि भन्दाखेरि अब त्यहाँ भन्दाखेरि अब हामीले अब त्यो रोडतिर अब हामीले आफै रुल्स ट्राफिक रुल्स ट्राफिक ट्राफिक रुल्सलाई हामीले त्यहाँ फोलो गरेर कुदाउनुपर्यो त्यहाँ हामीले बाइकहरू बाइकको जब हामीले जे कुदाउँछ भने अब त्यहाँ हामीले ट्राफिक रुल्सहरू युज फोलो गरेर हामीले त्यहाँ यु रुलहरू बाइकिङ हुनुपर्यो र अब गाडीतिर गयो भने अफकोर्स त्यहाँ ट्राफिकहरू हुँदाखेरि ढिलो हुन्छ तर तर हामीले बाइकिङतिर बाइकतिर गयो भने चाहिँ त्यहाँ सजिलो हुन्छ किन भन्दाखेरि अब त्यो हामीले बाइकहरू त त्यो कुनाबाट पनि लग्नुसक्छौँ नि त किन भन्दाखेरि त्यहाँ बाइक कट कस् ठुलो पनि हुँदैन प्लस सानै हुन्छ र हामीले त्यहाँ अब त्यो कुनाबाट पनि गल्लीबाट पनि लग्नु सक्छ अनि त त्यहाँ डेस्टिनीमा आउनु छ हस्पिटल जानुपर्यो अब नत्र भने कतै हाम्रो अब जबको लागि इ इन्टरभ्युहरू हुन्छ त्यसमा पनि हामीलाई जानु सजिलो हुन्छ छिटो पुग्छ नि त त्यही लागिन् चाहिँ अब हामीलाई त्यहाँ जानु सजिलो हुन्छ बाइकतिर हुन्छ कि केतिर हुन्छ हामीले जानु पाउँछ अनि त्यो त्यही लागिन् चाहिँ अब हामीलाई सजिलो हुन्छ त्यो सब कुछ गर्नुको लागि अनि बाइकिङ बाइक घरमा बाइकहरू छ भने चाहिँ अरू कुरा अब हामीलाई जबमा जानुभयो अब केही कुरो ढिलो भएछ अब अब प्लस लु स्कुलै जानु ढिलो भएछ भने अब बहिनीहरू स्कुलहरू जानु जानु ढिलो हुँदैछ भने अब हामीले त्यहाँ बाइकबाट बेसी लाग्दैन बेसी से बेसी पाँच दस मिनट लाग्छ हामीलाई स्कुल गाडीमा गयो भने अब पन्ध्र बिस मिनट अब अब पुग्नु छ दस मिनट अब हामीले ट्राफिक रुल्सलाई फोलो गरेर हामी स्पिड कुदायो भने अब हामी पुग्छ नभए नि अब आठ मिनटतिर त पुग्छ नभए नि अब आठ मिनटतिर पुग्छ तर हामी त्यो टाइमिङ त भ्याउँछ नि त जुन चाहिँ टाइमिङमा हामी त्यहाँ पुग्नुपर्ने हो त्यो टाइमिङमा त हामी पुग्छ त्यसमा सो र हामी त्यहाँ जानुपर्छ त्यो टाइमिङतिर पुग् पुगेपछि चाहिँ अब त्यहाँ हामीलाई कराउँदैन पनि अब केही कुरो अब लु अब हामी हस्पिटल जानुपर्यो परिहाल् हाल्यो भने नि है अब हामी छिटोभन्दा छिटो हस्पिटल पुग्नु छ किनभन्दाखेरि अब अब फ्यामिली फ्यामिलीमा कोही बिमारीहरू भयो भने अब हामीलाई हस्पिटल पुगाएर एडमिटहरू गर्नुपर्छ त्यही लागिन् चाहिँ अब बाइकतिर गयो भने त छिटो हुन्छ अब एडमिटहरू गर्नु पनि त्यहाँ फोर्मेलिटिसहरू सबै त्यो फर्महरू फिलअपहरू गर्नु ओर अब गाडीलाई रुङ्दावर्दा अब गाडीहरूमा गयो भने चाहिँ अब रुङ्ननुपर्यो टाइमहरू पुरा लाग्छ त्यो टाइमहरू हेरिरहनुभन्दा अब त्यो पेसेन्ट पनि त्यहीँ ठहरै भएर लड्छ र हामी बाइकतिर गयो भने चाहिँ छिटो पनि पुग्छ प्लस त्यहाँ ह हल्का डेन्जर त हुन्छ र हामी त्यहाँ हल्का रिस्क त लिनुपर्यो अब राम्रोका लागिन् चाहिँ हामीले अब जुन चाहिँ हामीले त्यो अब पेसेन्टको लागि त हल्का त रिस्क लिनुपर्यो त्यो हाम्रो कामहरू गर्नुको लागिन् त अब जसै भने पनि अब पेसेन्ट को लागिन् त गर्नुपर्छ अनि त्यो हाम्रो नत्र भने अब ढिलो पुग्यो भने फोर्मलिटिसहरू गर्दावर्दा टाइम लाग्छ पुरा त्यही लागिन् चाहिँ अब छिट्छिटो जानुपर्यो बाइकतिर नि अब अब हाम्रो नभए नि त्यहाँ लाग्छ भने यस्तै बिस अब लु हाफ एन आवरै लाग्यो भने अब बाइकतिर गयो भने गयो भने लाग्छ नि त अब ट्वेन्टी मिनट्स त ट्वेन्टी मिनट्स लाग्यो भने नत्र ट्वेन्टी मिनट्समा गएर त्यहाँ पुगेर अब फाइभ मिनटभित्र त हामीले फोर्मलिटिसहरू भए पनि अब फोर्मलिटिसहरू त गरिसक्छ नि त अनि फाइभ मिनट्स त ज्यादा से ज्यादा फाइभ मिनट्स बाद चाहिँ हाम्रो त्यहाँको अनि त्यो फाइभ मिनट्समा त अब हामीले एडमिट गरिसक्छ नि त हामीले त्यहाँ पनि भएकोहरू त्यो पेसेन्टहरू त्यही लागिन् चाहिँ अब बाइकतिर पनि गएको पनि सजिलो हुन्छ ट्राफिक रुल्सहरू युजहरू गर्दा त्यो फोलोहरू हुनु सो